पहिलाको जमानामा हामी हेर्छौँ भने है धेरै कुरोको असुविधाहरू थियो त्यो समयमा घरमा टिभीहरू थिएन त्यो समयमा भनेको जस्तो भए त्यो समयमा लाइटहरू पनि थिएन है कतिपल्ट हामी अन्धकारमा पनि बसेका छौँ त्यो समयमा धेरै असुविधा थियो त्यो समयको समयको कुराहरूलाई अहिले जाँचेर हेर्दाखेरि है तर अहिले चाहिँ तपाईँको धेरै नै चेन्ज भएको छ धेरै नै सुविधा आएको छ होइन अनि अहिले चाहिँ घर घरमा लाइटहरू धेरै नै डेभ्लोप भएको छ घर घरमा मोबाइलहरू है प्रत्येक घरमा मोबाइलहरू हुन्छ अहिले एउटै घरमा कलेक्सन गऱ्यो भने नभएको पनि तपाईँको स्मार्टफोनहरू आठ दसवटा निस्किन्छ है घर घरमा टिभीहरू फ्रिजहरू अहिले चाहिँ तपाईँको धेरै नै चेन्ज धेरै नै डेभ्लोप भएर गएको छ त्यो समयको कुराहरू याद गर्दाखेरि है अहिले चाहिँ तपाईँको घरमै बसेर धेरै स्मार्टफोन फोनद्वारा पनि धेरै कुरोको बुकिङहरू हुनसक्छ धेरै अनलाइन कामहरू गर्न सक्छौँ है अहिले चाहिँ तपाईँको धेरै नै प्रविधिको विकासले विकास भएको छ अहिले चाहिँ होइन धेरै असल असल कुरो हामी घरमै बसेर गर्न सक्छौँ धेरै टाढा धेरै टाढा टाढाको न्युजहरू चाहिँ हामी मोबाइलद्वारा नै हामीले प्राप्त गर्न सक्छौँ